मेरो आँगनतिर चाहिँ धेरै फुलहरू छ फुलको नामहरू बगानबेली क्याक्टस् सयपत्री जिरेनिम पेटेलिया बेगेनिया गुवाको बिरुवाहरू पनि छ नरिवल अम्बक तेजपत्ता सुन्तला सुन्तला मेवा सजना अम्बक सिता सिताफल यो बिरुवाहरू पनि छ फुलहरू पनि जवा कुसुम जवा कुसुम अहिले चाहिँ प्लास्टिकको पटतिरै छ त्यो बिरुवाहरू बर्खामा चाहिँ त्यो बिरुवाहरूलाई बारीमा लगेर होल खनेर त्यसलाई सार्नुपर्छ त्यो त्यो बोट बिरुवाहरूलाई अनि मात्रै त्यो बोट बिरुवाहरू फेरि नयाँ पलाएर आउँछ त्यो अहिले सबै बिरुवाहरू घर आँगनवरिपरि नै राखेको छौँ हामीले सिन फुलहरू पनि थुप्रै छ क्याक्टस धुपी स्नेक प्लान्ट ड्र्यागन फ्रुट यो प्लान्टहरू पनि प्रायः जस्तो हाम्रोमा छ